विभिन्न मौसमको आधारमा विभिन्न मौसमलाई हेरेर नै अब आफ्नो आफ्नो आफ्नो आफ्नो मौसममा आफ्नो आफ्नो आफ्नो आफ्नो फुल बिरुवाहरू रोप्ने सिजन हुन्छ त्यसमा चाहिँ अब रोप्ने अब कटिङहरू चाहिँ प्रायः रेनी सिजनमा हुन्छ अनि त्यसमा मल जल सबैहरू हालेर नै अब त्यो बिरुवालाई बिरुवा एउटा रोप्ने राम्रो हुन्छ रोप्यो भने त्यो समयमा चाहिँ अन्त अब धेरै किसिमको धेरै किसिमको बिरुवाहरूलाई रोप्नेलाई चाहिँ अब धेरै किसिमको नै मौसमहरू पनि अब चाहिन्छ अब प्रायः मौसम प्रायः चाहिँ रेनी सिजनमा रेनी सिजनमा हुन्छ अनि हाम्रो चाहिँ यहाँनिर चाहिँ सयपत्री फुल चाहिँ प्रायः चाहिँ बुद्ध जयन्तीको बेलामा रोप्यो भने चाहिँ राम्रो फुल्छ अनि दसैँ र दिवालीको बेलामा ठिक्क हुने ठिक्क समयमा हुन्छ भनेर भनि भनिने गरिन्छ अन्त बिरुवा रोप्नुको अब सावधानी चाहिँ अब सावधानी पनि अप्नाउनु पर्छ कसैमा किरा लागेर कसैमा अब के के फुलहरू झरेर बेसी पानी हालेर फुल झर्नु सक्छ जल मल नपुगेर अब त्यो नष्ट भएर सबै ओइलिनु सक्छ बेसी घाम पऱ्यो भने पातहरू डल्लै सबै सबै ओइलिनु सक्छ त्यस्तो पनि सावधानी राख्नु पर्छ अनि गदावारी फुलमा चाहिँ बिरुवा बिरुवा किराहरूलाई अब अब उयो गर्नु लागि चाहिँ अब जोगाउनुदेखि चाहिँ दबाइहरू पाइन्छ विभिन्न किसिल विभिन्न किसिमको दबाइहरू पनि हालेर चाहिँ गदावरी फुललाई हल्का गदावारी फुललाई अब राम्रो बनाउनु लागि चाहिँ अब हामीले आफ्नो आफ्नो पैसा खर्च गरेर अब दबाई पानी हाल्यो भने चाहिँ त्यो त्यो फुल राम्रो भएर जान्छ अन्त त्यहीँ हो विभिन्न मौसमको विभिन्न मौसममा चाहिँ अब आफ्नो आफ्नो फुल्ने सिजन हुन्छ त्यस्तै हुन्छ दसैँको बेलामा सयपत्री हुन्छ ढकमक्क फुली रहेको हुन्छ सनफ्लावरहरू फुली रहेको हुन्छ